भाइ यो कुर्ती देखाउनुहोस् त उयो ब्लु कलरको यो कति हो यसको दाम सेभेन हन्ड्रेड त साह्रो महँगो भयो आमामामामा अहिले त सस्तोमा पाउँछ त हो साह्रै महँगो भयो यसमा के छ खै हेरौँ त

राम्रो रहेछ यत्तिको तर पनि महँगो भयो हो भाइ दाम अब अर्को निकाल्नु त उयो पर्पल कलरको

यसको के हो उयो के अरे घट्दैन होला नि है यो प्योर कटन हो घट्दैन होला है दाम

ए अँ म त लगेँ भने त तिन चारवटा पो लान्छु त एउटा मात्रै त लाँदिनँ नि फेरि दाम त मिलाउनुपर्छ है भाइ सात सौहरू त भन्ने कुरा हुँदैन नि उयो मेरून पनि मनपर्यो हो मलाई त त्यो मेरून पनि निकाल्नु त

यसको चाहिँ कति हो एघार सौ आमामामा यसको त सुरुवाल पनि छ कि क्या हो है एघार सौ त आम्बो होइन सुरुवालसँग अब मिलाएर दिनु नि म लान्छु नि मनपर्यो नि त मलाई अँ हुन्छ भाइ अँ यो चाहिँ अब ब्लु चाहिँ राख्नु अब यो चाहिँ अलिक मलाई डाउट लाग्यो यो चाहिँ अलिकति धुँदा घट्छ कि जस्तो लाग्यो कि त्यो यो मेरून त लान्छु मनपरेँ यो लान्छु यो लान्छु हो के अरे अब फेरि आउँछ कुर्ताहरू फेरि आउँदैछ दसैँको लागि त आउँछ होला नि त भाइ है फेरि आउँछ होला नि आयो भने चाहिँ म नानीहरू पनि लिएर आउँछु हो बुहारीलाई छोरीलाई पनि लिएर आउँछु थुप्रै किन्छु नि अब त दाम मिलाइदिनु राम्रोसँगले थुप्रैजना ल्याएपछि त अन्त अब के अरे भाइले पनि यसो मिलाइदिनु पर्यो नि त होइन ल ल ल मलाई नि यो के अरे दुईवटा चाहिँ प्याक गरिदिनु नि यो पर्पल र यो मेरून चाहिँ ब्लु होस् ब्लु अब अहिले ठिकैको लाग्यो ब्लु हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ प्लास्टिक त दिँदैन है हुन्छ त्यो झोलामा हालिदिनु होस् न ल हुन्छ